प्रायः जस्तो हाम्रो यहाँ दार्जिलिङभरिमा फेमस चाहिँ अब जस्तो अब देउसी भैलो अब दिवाली दसैँ मान्छन् अन्त अब हाम्रो भोटेहरूले लोसारहरू मान्छन् लोसार लोसारहरू मान्छन् अन्त अब अरू बुझ्दामा हाम्रो इन्डियाको टिममा वेस्ट बेङ्गालभरिमा हाम्रो उयो दुर्गा पूजा अन्त दुर्गा पूजा अन्त काली पूजा मान्छ त्यहाँबाट बादमा गणेश चक्रवती आउँछ त्यहाँबाट ह्याप्पी ख्रिसमस क्रिसमस त्यहाँबाट होली अरू त